बिरुवाहरू बचाउन गाह्रो हुने मध्येमा त्यस्तो बिरुवाहरू त धेरै प्रकारको छ है मेरो मेरोमा भएको मेरो घरमा भएको र मलाई त्यो बिरुवा बचाउनु अलिक अप्ठ्यारो साह्रो गाह्रो परेको चाहिँ एन्ड्रेनियम हो त्यो चाहिँ अगर पानी कम्ती भयो भने पनि म त्यो मरेर जान्छ पानी बेसी हुँदा पनि कुहेर जान्छ त्यसलाई घाम पनि बेसी दिनु भएन एकदम छा छहारीमै मात्रै राख्नु पनि भएन कोही बेला घाममा दुई चार दिनको लागि घाममा निकाल्यो फेरि त्यसलाई छहारीमा राख्यो गर्दै गर्नु पर्छ र कडा गर्मी र जाडोमा चाहिँ अब कसरी बिरुवाहरूको हेरचाह गर्नु पर्ने गर्नु हुन्छ भन्ने कुरोमा चाहिँ अब एकदम डाइरेक्ट घाम पर्नेमा पनि एकदम राम्रो हरियो भइरहेको बिरुवाहरू फु कुनै अब फुलको बिरुवा भयो कुनै पनि प्लान्ट भयो त्यसको पत्ताहरू एक दिनमा ओइलिनु मात्रै होइन त्यो सुकेर आगोले भेटेको जस्तो प्रकारले सुकेर जान्छ है त्यसको लागि चाहिँ अब हामी ग्रिन ग्रिन क्लोथहरू लगाउँछौँ वा दिनको पुरा घाममा हामी अलिकति छहारीमा राख्छौँ र जाडोमा पनि त्यही हो जाडोमा प्लान्टहरू पनि अब कक्रिएर जान्छ जस्तो हामी मानिसलाई अब जाडो हुँदा शरीर कक्रियो भन्छौँ त्यस्तै बिरुवाहरू पनि त्यस्तै हुन्छ र ती तिनीहरूको हेरचाह एकदम राम्रो प्रकारले गर्नु पर्छ